भारतका सबैभन्दा राम्रो खेलहरूमध्येमा फुटबल क्रिकेट हक्की हक्की त इन्डियाको अब भारतको सबैभन्दा राम्रो राष्ट्रिय खेल मानिन्छ तर भए पनि अहिले फुटबलमा पनि धेरै राम्रो उन्नतिहरू गरिरहेको जस्तो लाग्छ हामीलाई र क्रिकेटमा पनि राम्रै नाम कमाइरहेको छ त्यसै कारण अहिलेको अहिलेको उसमा स्थितिमा धेरै राम्रो खेलहरू जस्तै हक्की भयो हक्की पनि राष्ट्रिय खेल मानिन्छ र हक्कीमा पनि धेरै नामहररू कमाएको जस्तो लाग्छ हाम्रो इन भारतका मानिसहरूले र अब फुटबल पनि राम्रै चल् राम्रै खेल्दैछ धेरै राम्रो नाम कमाइरहेको छ जस्तो भाइचुङ भोटिया भयो सुनिल छेत्री यिनीहरूले क्रिकेटमा भनौँ भन्यो भने हाम्रो विराट कोहली सचिन तेन्दुलकर हजुर राम्रै नाम कमाइरहेको छ